बाँकी कुराको साथमा म चाहिँ लेखनलाई चाहिँ एउटा सोखको रूपमा लिन्छु है लाइक मैले करियरमा यसलाई मैले व्यवस्था पनि गर्नुपर्छ भन्ने चाहिँ होइन म जब खाली समय हुन्छ जब मैले कहीँ मनमा लागेको कुराहरू पोख्नलाई म मात्रै भए पनि म लेख्न चाहन्छु र मैले करियरको रूपमा गरेर मैले व्यवस्थित तरिकाले व्यवसाय पनि बनाउनुपर्छ भन्ने चाहिँ मेरो होइन म चाहिँ एउटा सोखको लागि लेख्छु र जब मलाई एउटा कुनै कुराले छुन्छ कुनै विषयले छुन्छ त्यति बेला चाहिँ म लेख्छु र मलाई लेख्न र बस्न मनपर्ने ठाउँ चाहिँ एकदम शान्ति वातावरण मलाई चाहिँ घरमै बेसी चाहिँ मनपर्छ लेख्न र पढ्न चाहिँ